म चाहिँ इन्स्टाग्राम युज गर्छु होइन फेसबुक वाट्सएप त्यस्तैहरू चाहिँ युज गर्दिनँ ज्यादा ममाको छ फेसबुक त्यही मैले फेसबुक हेर्दिनँ होइन अन्त वाट्सएप पनि छ वाट्सएप अन्य कामको लागि अब स्कुलबाट प्रोजेक्टहरू दिएको छ भने त्यही प्रोजेक्टहरू वाट्सएपमा गर्नुको लागि मात्रै हो अन्त त्यस्तो अर्को कामहरूको लागि चाहिँ वाट्सएपहरू युज गर्दिनँ फेसबुक त चलाउनु आउँदैन भन्दा पनि हुन्छ फेसबुक मलाई युज गर्नु आउँदैन त्यही भएर फेसबुक युज गर्दिनँ होइन अन्त वाट्सएप आउँछ युज गर्नु तर कामको लागि युज गर्छु बस त्यति नै हो अन्त इन्स्टाग्राम चाहिँ मैले युज गर्छु इन्स्टाग्राम अब इन्स्टाग्राम चलाएको एक साल जस्तै भयो होला होइन अनि इन्स्टाग्राम चलाएर अब हामीले मैले हेर्छु रिल्सहरू हेर्छु होइन रिल्स हेर्छु अब साथीहरूको रिल्स अब कहाँ अन्जान मान्छेहरूको पनि रिल्स आउँछ रिल्समा यो गर्यो भने अनि रिल्सहरू हेर्छु त्यहाँदेखिको फोन अब मेरो पनि इन्स्टा आइडी छ पोस्ट गर्छु मैले पनि कहिले कहिले फोटोहरू अब काहीँ गएको छु भने अब फोटो खिचेँ अरे राम्रो लाग्यो अरे फोटो स्टोरी लगाइदिन्छु न त अब पोस्ट गर्नु मन लागेछ भने पोस्ट गरौँला यस्तो हुन्छ पोस्ट गर्छ त्यहाँदेखिको रिल्स पनि बनाउँछ हामी मैले पनि रिल्स बनाउनु त बनाउँछु पोस्ट पनि गर्छु कुन चाहिँ कुन चाहिँ रिल्स राम्रो लाग्यो भने पोस्ट गर्छु स्टोरी लगाउँछु होइन अब मान्छेहरूले फेरि बेसी नै रिल पोस्ट गर्यो भने नक्कले भयो सोच्छ होइन नक्कले भयो यहाँ जाने रहेछ त्यहाँ जाने रहेछ यस्तो गर्दै रिल बनाउने यस्तो लुगा लगाउने र बनाउने रहेछ यस्तो यस्तो भन्नुहुन्छ भनेर चाहिँ अन्त है मैले त्यही भएर त्यति रिल पनि पोस्ट गर्दिनँ आइडी इन्स्टा आइडी अब सबैजनाले हेरेर अब यस्तो उस्तो गाउँको मान्छेहरूले पनि बेसी देख्यो भने अब गाउँमा बस्छ कुराकानी हुन्छ अब त्यही भएर इन्स्टा आइडी पनि प्राइभेट राखेको छु मैले कसैले पनि अब नदेखोस् भनेर अब मान्छेहरूको फेसबुक इन्स्टा दुईवटा जोइन हुन्छ बट मेरो इन्स्टा मात्रै छ फेसबुक चाहिँ छैन अनि इन्स्टा मात्रै युज गर्छु होइन इन्स्टामा अब कहिले कहिले हुन्छ रिलहरू पोस्ट गर्छु साथीहरूसँग इन्स्टामा साथीहरूले पनि इन्स्टाग्राम चलाउँछ साथीहरूकोले मेसेज गरेको छ भने मेसेजहरू रिप्लाई गर्छु होइन अनि फेरि यताउता गएको छ भने त्यहीहरूको भिडियोहरू सुट गर्दै पोस्ट गर्छु कहिले कहिले अब अनि फेरि कसकसको पढाइको पढाइको पनि हेर्छ हाम्रो पढेको पनि हेर्छु साथीहरूको पढेको रिलहरू चाहिँ लेख्यो गर्यो भने ती हेर्छु अब अरूहरूको पढेकोहरू देख्यो भने अब मलाई पनि त्यस्तो रिल पोस्ट गर्नु छ भने त्यसरी नै बनाउँछु अन्त मलाई फेरि सिङ्गिङमा सिङ्गिङमा चाहिँ हल्का बेसी नै उयो छ होइन त्यही गानाहरू पनि गीत गाउँदै पोस्ट गर्नसक्छु मतलब स्टोरीहरू चाहिँ लगाउँछु पोस्ट त होइन अब स्टोरीहरू लगाउँछु त्यस अनि मम्मी पापाहरूसँग फोटो खिचेको छ भने त्यहीहरू स्टोरी लगाउनु अब इन्स्टाग्राममा बनाउनु भनेको त अहिले त सबैजनालाई नै मनपर्छ त्यही भएर मलाई पनि मनपर्छ त्यही भएर मैले पनि रिल पोस्ट गर्छु तर अब हाम्रो यता घरको मान्छेहरूले मन पराउँदैन त्यही भएर आइडी चाहिँ मैले प्राइभेट राखेको छ अनि अब घरको मान्छेले न यो हाम्रो घरको मान्छेको पनि बात सुनेर चाहिँ इन्स्टाहरू अहिले त्यति चलाउँदिनँ चलाउनु त तर इन्स्टामा अब बुझ्ने कुराहरू पनि हुन्छ न्युजहरू सेन्ड हुन्छ न्युजहरू हेर्छौँ हामीले न्युजहरू अब न्युजमा के छ के छैन सबै बुझ्छौँ होइन अनि कहाँ कहाँको न्युजहरू पनि आउँछ रिल्सहरू पनि आउँछ अब फिल्मस्टारहरूको रिल्स अरे यो अरे त्यो अरे अहिले सबैजनाले त अब रिल्सहरू त अब हेर्छ सबैजनाले अन्त हेर्छ त्यही भएर मलाई पनि मनपर्छ हेर्छु मैले पनि अनि त्यसरी नै इन्स्टाग्रामको युजहरू गरिबस्छु मैले